हजुर म यहाँ बसेर फोन हेर्दैछु हजुर गर्छौँ त गर्छौँ हामी अँ कमाने नै हो चोर बाटोबाट हिँडेर गयो भने पच्चिस तिस मिनेट आधा घन्टा जस्तो लाग्छ माथि गाडी सडकबाट घुमेर गयो भने झन्डै अढाई तिन किलोमिटर लाग्छ साग सब्जी त्यही हो अलिअलि घिउ सिमी कसैले मटर कसैले गाजर कसैले बिट कसैले आलु कसैले प्याज लसुनहरू पनि रोप्छ अन्त हुन्छ नि रोप्यो भने त चौँसुर हुन्छ हजुर हजुर रोपेको छ भर्खर भर्खर छरेको छ हौ अलिअलि अलिअलि धनियाँ बोनस त खोइ यसपालि कम्ती दियो हौ उन्नाइस पर्सेन्टले मात्रै दिने भयो हुँदैन नि अब आउने बाटै त्यही हुन्छ कमानेलाई पनि आश हुन्छ अब यता बोनसहरू पाउँछ यसो कामको पैसा पाउँछ भनेर त काममा जानु अन्त त्यो पैसैहरू पाएन भने त त्यो फोकटे काम त कसले गर्छ होला र अलिक मसिनै छ नि यसपालि त लडाउनु लडायो नि अब उइसबाट कामबाट नि उ पैसा नदिएर मान्छेहरू पुरा जुलुस जस्तो गरेर पुरै कुटौँला र मारौँला जस्तै गऱ्यो र पनि उन्नाइस पर्सेन्ट गरेर चाहिँ दिने भन्दै थियो दियो होल दिएको छ मुखले त हातले त पुरै होला धान डिसम्बर जनवरी डिसम्बर जनवरीतिर अँ डिसम्बर जनवरीमा दालहरू पनि छनु त रोपेको छ तर खोइ के भयो भयो शीतले खाएर त्यहीमाथि अलिक ढिलो रोपाई भएछ कोसाहरू पनि खोइ मजुर लागेर चराचुरुङ्गीले खान्छ त्यतिकै अब यसपालि त त्यो दालहरू पनि उठाउनु पाइने हो कि होइन हुन्छ हुन्छ भोलितिर धानको भात खाने गरी आउनु नि